र अब नेपाली भाषा हाम्रो नेपाली भाषा त अब मान्यता पाको भाषा हो र हामी अब यता दार्जिलिङपट्टि त अब प्रायः नेपाली नै चल्छ बजारतिर जाँदा पनि नेपाली नै बोल्छौँ अनि अब सिलगढीसम्म जाँदा पनि हामी नेपाली नै बोल्छौँ अब सिलगढीदेखि अगाडि गयो भनेदेखि चाहिँ तपाईँको के भन्छ नेपाली बुझ्दैनन् र अलिअलि अब हिन्दी पनि आउँछ आउनु त तर अब प्रायः हामी यता चाहिँ नेपाली नै युज गर्छौँ के भन्छ गीतहरू पनि नेपाली नै चल्छ अनि फिल्म हेर्दा पनि हामी नेपाली फिल्म नै प्रायः मनपर्छ हेर्छौँ देउसी भैलीहरू यहाँ तिहारमा खेलिन्छ दुई तिन दिन खेलिन्छ लक्ष्मी पूजादेखि खेल्नु सुरु गरिन्छ तर त्यसमा पनि हामी प्रायः नेपाली उयो नै दर्साउँछौँ हामीले नेपाली नै गीतहरू गाउँछौँ नेपाली भजनहरू हो यस्तै प्रकारले हामी गर्छौँ नेपाली अब नेपालीको देशमा हामी नेपाली नै गर्छौँ नि अब के भन्छ बाहिर जाँदा चाहिँ अब अलिअलि हिन्दीहरू बङ्गला त लाउनै पऱ्यो त यहाँ दार्जिलिङभरि चाहिँ अब प्रायः नेपाली नै चल्छ